हाम्रो घर चाहिँ एरिया बेसी छैन खालि घर मात्रै छ र अलिअलि यसो पटमा गमलातिर फुलहरू रोपेको छौँ र त्यो फुलमा फुल फुलेको चाहिँ भगवान्लाई चढ़ाउँनु अलिअलि अनि त्यो फुलहरू फुलेको देख्दा चाहिँ मन पनि खुसी हुन्छ फलफुलको बगैँचा त ए फलफुलको बोटहरू त रोपेको छैनौँ ठाउँ सानो छ र त्यस्तै छ अहिले चाहिँ हाम्रो चाहिँ भएन